दाजु म चाहिँ एयरपोर्ट जाँदैछु कि अन्त त्यहाँबाट हामी चम्पासरीमा चम्पासरीसम्म पुग्नु हुन्छ त्यहाँबाट चाहिँ कुन चाहिँ बाटो हिँड्नु पर्छ ए दार्जिलिङ मोडबाटै अन्त त्यहाँबाट चाहिँ अटोहरू केही पाउँछ होला नि त पाउनुहुन्छ अन्त कस्तो त्यो रिजर्भ जानु पर्छ कि त्यही भाडामै हुन्छ ए रिजर्भ लान्छ चम्पासरीबाट चाहिँ त्यहाँ मोडमा उत्रिएर त्यही बाटोमा हुन्छ हुन्छ दाजु अन्त कति लिनुहुन्छ होला प्राइज चाहिँ तिन सय रुपियाँ ए हुन्छ नि दाजु धन्यवाद